हाम्रो यो नेपाली भाषा जातीय भाषा हो र यसमा हामीले सरकारबाट पनि भाषाको उयो भाषा पा पाएको छौँ भाषाको मान्यता पाएको छौँ र यो भाषा हाम्रो बिहारी बङ्गाली दार्जिलिङमा बस्ने बिहारी बङ्गाली मारवाडीहरूले पनि बोल्छन् र यो भाषा एकदम सबैले बोल्छन् र उनीहरूको भाषा पनि छ तामाङ नेपालीमा तामाङ भाषा तामाङ भयो राई लिम्बूहरूले पनि यही भाषा बोल्छन् यहाँनिर दार्जिलिङमा र यो मान्यता पाएको भाषा नै हो हाम्रो हाम्रो जति पनि छन् यहाँका सबै ले प्रायःले यही भाषा बोल्छन् र भाषाको प्रभाव हाम्रो नेपाली भाषाको प्रभाव परेको छ यसमा र राम्रो छ य यस भाषामा भाषाले हाम्रो प्रायःले नै तपाईँले हेर्नुहोस् दार्जिलिङ सिक्किम गान्तोक अरू जग्गा सबै जग्गा हेर्नुहोस् नेपालीहरू प्रायः सबै उ छन् र उतातिर पनि छन् हाम्रो नेपा बिहारी नेप बिहारी छन् मुसलमान छन् यिनीहरूले पनि नेपाली भाषा नै बोल्छन् र यस्तो प्रकारको हाम्रो यो नेपाली भाषाले छन् र अब यसरी नै नेपाली भाषाले मान्यता हाम्रो पाएको छन् भारत भाषाहरू विकास भएको छन् र पनि अब हाम्रो यो जातीय भाषा हो यस भाषाले चाहिँ हामीलाई निकै प्रभाव सबैलाई प्रभाव पारेको छ हाम्रो